ए समीर दाजु नमस्कार ए हजुर तपाईँले अस्ति दिनुभएको ब्याग छोराको लागि ब्याग दिनुभएको थियो नि थाहा छ मैले भनेको थिएँ नि तपाईँ बाहिर जानुहुँदैछ अन्त ल्याइदिनुहोस् भनेर अँ छोराले एकदमै मन परायो नि हेभी हजुर एकदम राम्रो क्वालिटी रहेछ हो सब ब्यागमा सब पसी पनि हाल्यो एकदम ठुलो जग्गा पनि रहेछ ब्यागभित्र हजुर एकदमै मन परायो नि छोराले त के भन्नु अब हजुर साह्रै खसखसी थियो कि त्यसलाई बग ब्यागको तपाईँले एकदम बजेटमा ल्याइदिनुभयो छोराको लागि हजुर ठिकै छ त हजुर एकदम दामी छ चेनहरू पनि हो कलर पनि ब्यागको एकदमै दामी छ मैला नहुने हजुर तपाईँ फेरि जानुहुन्छ कि त्यो तपाईँ कहाँ पो जानु भएको थियो ए अँ मेरठ बजार हजुर जानुहुन्छ फेरि हजुर जानुहोस् न ए जानुभयो भने मलाई भन्नुहोस् ल यहाँको मेरो छोराहरूको साथीहरूले हेऱ्यो कि अन्त उनीहरूले पनि गएर आफ्नो आमा बाउ बाबालाई भनेछ अन्त उनीहरूले पनि मलाई भन्दै थियो कि भन भनेर ल्याइदिनु भनेर हो अन्त हजुर तपाईँ भन्नुहोस् न हजुर हुन्छ

तपाईँ भन्नुहोस् हजुर तपाईँ जानुभयो भने मलाई भन्नुहोस् ल हजुर ज्यादा छैन ज्यादा जस्तो त छैन सात आठजनाले त मगाउँछ होला हौ हजुर अब त्यति पनि काफी हो नि होइन लाई झन् दाम पनि मिलाइदिन्छ होला तपाईँ त उहाँहरूको रेगुलर कस्टमर हो हजुर हुन्छ जानुभयो भने भन्नुहोस् ल हुन्छ